मलाई आफ्नो गाउँको बारेमा भन्नु पर्दाखेरि चाहिँ मेरो गाउँको नाम डाकमान डाँडा हो है जुन चाहिँ चाहिँ एउडा चिया बगानमा स्थित छ मेरो गाउँ चाहिँ एकदमै रमाइलो लाग्दो अनि रोचक हरू छ है त्यसमा चाहिँ मानिसहरूले पनि धेरै राम्रो व्यवाहार भएको अनि मिलिजुली बसेर बस्ने मानिसहरू हुनुहुन्छ है अनि हाम्रो गाउँमा चाहिँ लगभग पैँतालिस घरहरू छ है अनि सिजनको टाइममा है जुन चिया उम्रिएको बेलामा है एकदमै राम्रो देखिने गर्छ है हाम्रो गाउँलाई अनि त्यहाँ चिया पानीको एकदमै दुख हुँदैन जुन चाहिँ सहरमा हुन्छ जस्तो हाम्रो गाउँमा चाहिँ धाराहरू धेरै हुनु धाराहरू धेरै प्रकारको हुन्छ जहाँ चाहिँ पानी उम्रिने गर्छ अनि गाउँमा चाहिँ हाम्रो कसैलाई केही साहयता चाइएको छ भने चाहिँ यताउता गरेर भए पनि है गाउँको मानिसहरूले है सबै हेल्प गरिदिने सहायता गर्नेहरू आइहाल्नुहुन्छ है अनि गाउँमा चाहिँ हाम्रो एकदम बेसी युनिटी भएर बसेको छौँ है अनि हाम्रो गाउँमा घुम्ने जग्गाहरू पनि धेरै नै छ है जस्तो चिया बगानमा त भयो भयो है अनि त्यहाँनिर गुम्बा भयो अनि साई मन्दिरहरू पनि स्थित छ है अनि त्यहाँनिर हाम्रो मानिसहरू सबैजनाले धार्मिकपट्टि नै ढल्केको छ है मानिसहरू अनि सबैजना नै मिलिजुली बसेर हेल्प सहायता गर्ने मानिसहरू नै हुनुहुन्छ